हेलो राम दा दोकानमै ए मलाई भोलि भाइको बर्थ डे छ कि घरमा मिठाईहरूमा तपाईँको अहिले के के छ भोलि बिहान कतिसम्म अर्डर दियो भने ल्याई रेडी गरिदिनु हुन्छ मलाई चाहिएको थियो लड्डु एक केजी लड्डु गुँडको गरिदिनु होस् न अनि काजु बर्फी छ त्यो पनि एक केजी गरिदिनु होस् न अन्त रस मलाई कसरी छ ए हुन्छ त्यो पनि गरिदिनु न त्यो तपाईँको दुई केजी जस्तो गरिदिनु होस् न अनि तपाईँको कोही त्यहाँ दोकानबाट यसो गाजरको हलुवा बिहानसम्म बनाउनु लगायो भने गरिदिन्छ अच्छा ठिकै छ हुँदैन भने ठिकै छ त्यसो भए मलाई ज जलेबी छ भने जलेबी चाहिँ गरिदिनु होस् न त्यसो भए जलेबी दुई केजी गरिदिनु होस् न हुन्छ होला पुग्नु पर्ने दुई केजीले त कति बजीसम्म डेलिभर गरिदिनु हुन्छ भोलि कि दोकानै आउनु पर्ने हुन्छ हुन्छ म त्यसो भए दोकानमै आउँछु नि बिहान कति बजी खोलिन्छ अच्छा नौ बजी हुन्छ हुन्छ म आइहाल्छु नि